हुन त म अहिलेसम्म यस्तो समस्याहरूमा परेको त छुइनँ तरै पनि भविष्यमा के हो है यस्ता समस्याहरूसित आफै नै सावधानी हुनुपर्छ भन्ने मलाई लाग्छ विशेष गरी त आफ्नो व्यक्तिगत ब्याङ्क सम्बन्धीका जानकारीहरू आफूबाहेक अरू अन्य कसैमा पनि आफूले जानकारी दिनुहुँदैन भन्ने मलाई लाग्छ कारण यी समस्याहरू कहिले पनि काहीँ पनि आफूलाई पर्ने हुन्छ